हजुर हजुर हजुर नमस्ते दाजु हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ल्याइदिनुहोस् भाइ है हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मेडिकल नलेजहरू भएकै चाहियो होला है मेडिकल नलेजहरू भएकै चाहियो होला है

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए सुन्नुहोस् न छन त छ कि छन चाहिँ छ तर स्यालेरीहरू कस्तो हुन्छ खानुबस्नुसँग खानुबस्नुसँग गरेर कस्तो के हुन्छ हजुर हजुर ए ए हुन्छ हुन्छ मसित छ कि दुईजना म उसलाई भनेर तपाईँसँग भेटाएर म ल्याइदिन्छु नि है ए म भनेपछि यस्तो हो नि त्यताबाट कन्ट्याक्ट गर्छु नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ त हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हवस्